फुलको बिरुवालाई चाहिँ पहिला कटिङ गर्नुपर्छ अन्त त्यो कटिङ गरेर चाहिँ बलुवामा गाड्नुपर्छ अन्त चाहिँ त्यसको जरा आउँछ त्यहाँदेखि चाहिँ रोप्नुपर्छ नभए चाहिँ अब बिरुवा बजारबाट ल्याएर रोप्दा पनि हुन्छ